मलाई टिभीबाट आउने खाना खाना खजाना भन्ने एउटा कुकिङको ए त्यो इन्डियन फुडहरूको रेसिपीको बारेमा बताउँछन् त्यो म अलिकति रुचि लिएर हेर्ने गर्छु मनपर्छ त्यसमा धेरै थोकको इन्डियनको चाहिँ अब हामी नेपाली भइहाल्यौँ होइन नेपालीको त हामी बनाएर खान्छौँ तर इन्डियनको बारेमा धेरैवटा कुरा प्लस अलिअलि नेपालीको डिसहरू पनि खानेकुराहरूको बारेमा रेसिपीमा पनि बताइदिएको हुन्छ र विशेष गरी इन्डियनको खानेकुरामा जस्तो बाहिर हामी टुरमा जाइबस्छौँ त हामीलाई इन्डियन फुडहरू खान मनपर्छ होइन त्यो कोही कोही बेला हेरेर घरमा पनि बनाएर खान मनलाग्छ नि त त्यसले गर्दाखेरि त्यो हेर्ने गर्छु च्यानल चाहिँ के अरे खाना खजाना च्यानलबाट म त्यसलाई हेरेर कोही कोही बेला प्र्याक्टिस पनि गर्ने गर्छु यसबाट बनाउनुको लागि कतिवटा रेसिपीहरू धेरै राम्रो राम्रो लाग्छ मलाई